हामी गाउँको वातावरण स्वास्थ्य राख्नको लागि चाहिँ हामी सबै नै गाउँलेहरू मिलेर साफसफाइहरू गर्छौँ हामी मात्रै नभएर स्टुडेन्ट नानीहरूले पनि पो गर्छ र हामी सबै मिलेर हाम्रो समाजको मान्छेहरू छ समाजहरू मिलेर साफसफाइ गर्छौँ नानीहरूले डस्बिनहरू लिएर राख्छ र फोहोरहरू जत्ति छ हामी जतिसक्दो एक जग्गा भेला गरेर हामी टाढा लगेर फ्याँक्छौँ र धेरै कुरो नै हामी सबै मिलेर हाम्रो समाजहरू मिलेर हामी सबै गरेर त्यही हामी वातावरणलाई त्यही स्वस्थ एकदमै राम्रो राख्ने कोसिस गर्छौँ र हाम्रोमा हाम्रोमा कहिलेकहीँ एनजिओहरू पनि आएर साफसफाइहरू गर्न हामीसँग मिलेर गर्छ